हजुर हुनु त हुन्छ कटिवटा जस्तो छ खिड्कीहरू बाह्रवटा जस्तो छ म अब तिन दिन बादमा खालि नै छु कत्रो कत्रो छ खिड्कीहरू चाहिँ अँ खिड्कीहरू कत्रो कत्रो छ चार बाई तिनको अलिक

त्योहरू सबै तपाईँ गर्नुहुन्छ कि मै गर्नु सेफ्टीको लागि चाहिँ त्यो तपाईँले गरिदियो भने चाहिँ अब तपाईँको अब अलिक खर्च कम्ती हुन्छ मैले गर्नु पऱ्यो भने चाहिँ अलिक थप्नु पर्छ होला तपाईँले हुन्छ म तपाईँलाई कल गर्छु हुन्छ